काकु तपाईँको दोकानबाट मैले त्यो अस्ति दुईवटा जिन्स लगेको थिएँ नि त्यो जिन्सहरू एकदमै मन पऱ्यो त्यसको कलरहरू पनि राम्रै लाग्यो अन्त लगाउँदा पनि कम्फरटेबलै रहेछ यसरी तपाईँहरूले राम्रो समान दिनुभएछ मलाई अब फेरि फेरि अब अरू साथीहरूलाई पनि म लिएर आउँछु तपाईँहरूको यसो प्रोडक्ट चाहिँ क्वालिटी राम्रै रहेछ अब तपाईँहरूले यसमा चाहिँ प्रोडक्टको क्वालिटी चाहिँ यतिकै मेनटेन राख्नुहोस् किनभने अब हामी तपाईँहरूको दोकानमा किन आउँछौँ भन्दा तपाईँको दोकानमा चाहिँ अब सामानको गुणस्तर राम्रो हुनाले ति राम्रो गुणस्तरीय सामान नै हामीलाई पनि त मनपर्छ अन्त यस्ता राम्रा कुराहरू चाहिँ हामी पनि लिन आउँछौँ तपाईँको बाट लगेको मेरो जिन्स चाहिँ मलाई एकदमै मन पऱ्यो त्यसमा त्यो कलरको सँग सँगै त्यसमा फिट लगाउँदा लगाउँदा खेरि पनि फिट हुने यसैले चाहिँ म तपाईँलाई धन्यवाद भन्न चहान्छु